बागवानी जस्तो कि हामी फुलबारीमा काम गर्दाखेरि हामीले त्यहीँनिर प्रयोग गर्नुपर्ने हतियारहरू हो कुटे कोदालो काँटा सानो सानो हुन्छ त्यस्तो हतियारहरू चलाउँछौँ त्यसमा हामीले काट्ने कुरोहरूमा चाहिँ अब बामफोक है बेराहरू काट्दा चाहिन्छ खुकुरी चाहिन्छ त्यसमा हामीलाई फुलहरू काट्नुपर्यो भनेदेखि फुल काट्ने कैँचीहरू अलगै पाउँछ हौ त्यस्तो सामानहरू प्रयोग गर्छौँ हामी